एम्बुलेन्सको कमीको कारणले गर्दाखेरि गाउँमा चाहिँ थुप्रै प्रकारको चुनौतीहरू हुन्छ विशेष गरी त आपतकाल समयमा जब एकजना व्यक्ति है कसै व्यक्तिहरू नारीहरू उपचारको निमित्त अस्पतालहरू चिकित्सालयहरू लानुपर्ने अवस्था आउँदाखेरि एकदमै असुविधाको हामीले सामना गर्नुपर्छ